तपाईँ कालिका रेस्टुरेन्टबाट बोल्नु भएको हो मलाई खाना अर्डर गर्नु थियो है भात दाल पापड सब्जीमा मटर पनिर अनि अचार छ भने खाना चाहिँ मलाई तिन बजी भित्रमा ल्याइपुर्याइ दिनु होला अनि के कस्तो छुट छ डिस्काउन्ट छ त्यो पनि जानकारी दिनु होला म स्कुल डाँडाबाट बोलेको है